विशेष कालिम्पोङमा चलचित्रको क्षेत्रमा नेपाली फिल्महरू निकै हामीले पनि हेर् निकै राम्रो राम्रो फिल्महरू आएको छ सम्झना माइती घरहरू परालको आगो एकदमै राम्रो राम्रो फिल्म तुलसी घिमिरेज्यूको निर्देशनमा गरिएको राम्रो थियो फेसन सो पनि पोहोरको साल दुर्गा पूजामा हामीले मेला ग्राउन्डमा अर्गनाइज गर्ने भएको थियो पूजा कम् कमेटी त्यहाँ पनि एकदम नानीहरूलाई खुसी पार्न नानीहरूको भेषभूषाहरू देखेर हामीलाई अचम्म लाग्यो खुसी पनि लाग्यो सबै नानीहरु पनि खुसी भए यस्तो कार्यक्रमहरू हामीले बेला बेलामा चाहिँ आफ्नो जातीय पोसाकको हाम्रो नेपालीको उसमा पनि हामीले गर्नुपर्ने रहेछ हौ भन्ने मलाई लागेको छ